म चाहिँ भली बल भन्ने गेम कहिले खेलेको थिएन अनि म एक दिन भली बल खेल्यो होइन त्यो गेममा चाहिँ मलाई खेल्दा साह्रै मजा आयो त्यहाँ त्यो गेम खेल्दा दाजुहरूले राम्रो खेल्छ भनीकन अलिकति स्याबासी दियो त्यहाँ भली बल खेल्दा खेल्दा म एउटा टिममा चाहिँ जोइन भएको थियो त्यो टिममा जोइन भइसकेर मैले त्यहाँ त्यो टिमदेखि जित्यो त्यो जितिसकेर किन मलाई स्याबासी दियो दाजुहरूले म भली बल चाहिँ कहिले खेलेको थिइनँ म कहिले खेलेको थिइनँ त्यहाँ खेले पछि चाहिँ मजा लाग्नु थाल्यो त्यहाँ त्यही कारण चाहिँ यस्तो राम्रो लाग्थ्यो र अहिले अहिले यस्तो राम्रो लाग्छ त्यही गेम चाहिँ मलाई खेल्नु साह्रै मन पर्छ साह्रै राम्रो लाग्छ अनि मलाई त्यो गेम खेल्नु चाहिँ साह्रै मन पऱ्यो फर्स्टमा त त्यो गेमको मैले रुल्सहरू मलाई केही थाहा थिएन त्यहाँदेखि मैले त्यो गेमको रुल्सहरू अलिक खेल्दा खेल्दा खेल्दा खेल्दा रुल्सहरू पनि मैले जाने त्यो गेमको त्यो गेम त्यसरी खेल्नु पर्छ भनेर मैले जाने अनि दाजुहरूसँग टिम बनाईकन खेल्थ्यो त्यहाँ जित्थ्यो त्यहाँ कता कता बाहिर बाहिरतिर हामी खेल्नु जान्थ्यो यो गेम चाहिँ साह्रै मलाई मन पर्थ्यो अहिले पनि मन पर्छ होइन धन्यवाद